मलाई मनपर्ने नेपाली भाषाका शब्द वा वाक्यांश चाहिँ हो महाकवि लक्ष्मी प्रसादले लेख्नुभएको मुना मदन हो त्यसको वाक्यांशहरू मनपर्छ जस्तै मुनाको बोली लाग्दछ गोली सम्झन्छ मनले क्या मिठोसँग सम्झाइ भन्थ्यो के गर्नु धनले यो चाहिँ किन मनपर्छ भने यो चाहिँ हाम्रो झ्याउरे छन्दमा लेखिएको छ र झ्याउरे छन्दमा लेखिएकोले गर्दा चाहिँ मलाई एकदमै मनपर्छ अन्त नेपाली भाषाको मूल वक्ता हुनुपरेकोमा चाहिँ मलाई एकदमै गर्व लाग्छ